हाम्रो गाउँमा कसैको हातखुट्टा भाँचियो भने सबैभन्दा पहिले त अहिले अस्पताल नै लगिन्छ है र अस्पताल लगिन्छ अनि अस्पताल लगेर डाक्टरी प्रक्रिया अनुसार नै उपचार गरिन्छ र पहिले पहिले चाहिँ हातखुट्टा भाँचियो अथवा मर्कियो भने चाहिँ वैद्ध खोजीन्थ्यो र वैद्ध खोजी खोजे पछि वैद्ध प्रक्रिया अनुसार नै अब एउटा जडीबुटीहरू बाँधेर के के गरेर गरिन्थ्यो है त कसै जडीबुटी बाँध्नेले चाहिँ तपाईँको हातखुट्टामा टक्कै त्यो जडिबुटीको लेप बनाएर उसले हेरेर कहाँ निर फ्रयाक्चर छ अथवा का फुस्केको छ त्यहाँनिर त्यो हेरेर उसले त्यो लेप बनाएर लगाएर चाहिँ यस्तो बाँसको काम्रोहरू बाँधी दिइन्थ्यो त्यो जस्तै अहिले प्लास्टर गरिन्छ त्यसमा चाहिँ त्यतिखेर चाहिँ उनीहरूले बाँसको काम्रोहरू बाँधी दिन्थ्यो र त्यो सेट नभइन्जेल राख्नुपर्ने हुन्थ्यो र हातहरू भाँच्चिको खुट्टा भाँचिएकोमा त्यसरी बाँसको काम्टो बाँधेर उपचार गरिएकोमा कसै कसैको चाहिँ भनौँ एक सयमा नब्बे प्रतिशतको सही पनि हुन्थ्यो तर दस प्रतिशत मानिसको चाहिँ त्यो काम्रो बाँधेकोमा राम्रोसँगले सेट नभएको कारणले गर्दाखेरि हात सिधाको सिधै खुट्टा सिधाको सिधै खुम्चाउनु ओर्नु नहुने पनि हुन्थ्यो सिधै सिघै सेट हुन्थ्यो त्यस्तो पनि हुन्छ र उपचार रिकभरी प्रक्रिया चाहिँ अहिलेलाई अस्पताल नै लगिन्छ यस्तो प्रक्रियाहरू पहिले चाहिँ त्यसरी गरिन्थ्यो है जडीबुटीको लेप लगाएर बाँधेर गरिने गर्थ्यो र त्यसका निम्ति अण्डा महमा वैद्धले दिएको यस्तो जडीबुटीको धुलो मिसाएर खानुपर्ने हुन्थ्यो उनीहरूको तिस दिन पच्चिस दिन यस्तै तिन महिना चार महिनाको कोर्ससँग दिएका हुन्थे उनीहरूले अनि त्यो अनुसार नै गरिन्थ्यो र अहिले त थुप्रो प्रकारको एक्सरे मसिनहरू देखि लेएर थुप्रै थुप्रै मसिनहरूको विकास भएको छ विज्ञानले गर्दाखेरि र अहिले चाहिँ हातखुट्टा भाँच्चियो भने त्यस मान्छेलाई लिएर है डक्टर कहाँ राम्रो छ हड्डीको डक्टर त्यहाँ लगेर खोजेर सोधिखोजी गरेर लगेर हस्पिटल राखेर नै अस्पतालमा नै डाक्टरी प्रक्रिया अनुसार नै आहिले उपचार गरिन्छ र भन्नु भन्नु पर्दा अहिले तर अहिले पनि सक्सेस रेट भन्ने कुरो हातखुट्टा भाँच्चिएकोमा त्यस्तै छ जस्तै पहाडि हामी त पहाडि उपचार भन्छौँ र पहाडि उपचार र डाक्टरी उपचारमा त्यति त्यति नै छ सयमा नब्बे प्रतिशत सही हुन्छ डाक्टरी प्रक्रिया अनुसार पनि र यता वैद्ध वैद्धले गरेको उपचारमा पनि त्यस्तो त्यस्तै हुन्छ सयमा नब्बे प्रतिशत सही हुन्छ दस प्रतिशत चाहिँ अलिकति साह्रै हुन्छ त्यसमा पनि रिकभर हुनुलाई